मेरो विचारमा चाहिँ हाम्रो नेपाली भाषा चाहिँ नि अलिकति सिलगढीदेखि उता गए पछि बुझ्दै बुझ्दैन बुझ्दै बुझ्दैन भन्दा कोही कोहीले बुझ्छ साउथ इन्डिया चेन्नाई मद्रासहरू गयो भने त्यहाँ त झन् बुझ्ने छैन बाहिर देश गयो भने त कुरै छोडिदियौँ अब तर हाम्रो सबै नेपालीहरू सबै जग्गा छरेर बसेको छ बिचरा उहाँहरूले वहाँ त्यहाँको भाषा सिकेर बोल्नुपर्छ नभए इङ्ग्लिस इङ्ग्लिस इन्टरनेसनल ल्याङ्ग्वेज भएको छ हो त्यो बोल्नै सकेन भने त अब कुरै छोडिदियौँ अब हाम्रो भाषा बुझ्ने पनि होइन अरूले हो अन्त म चाहिँ त्यही भन्छु अब हाम्रो एपहरू बनाउनु पर्छ जस्तै चाइनाहरूले आफ्नो एप बनाएर चलाउँछ तर हामी त यु युएसएको एप बनाएर चलाउँछ त्यस कारण हामी पनि आफ्नै थुप्रै एपहरू बनाएर चलाएर हामी पनि बोल्नुपर्छ ए हाम्रो पनि भाषालाई अलिक फैलाउनु पर्छ त्यही भनेर भन्छु